हलो सुन न तिमी सम्झाना बोलेको हो मैले नि एउटा कुर्ती किनेको थिएँ भरत स्टुडियोमा कि कस्तो राम्रो रहेछ हौ कस्तो मन पर्यो सजिलो न सजिलो कस्तो एक हप्ता जस्तो भयो होला किनेको कि कस्तो सजिलो लाउँदा पनि अब कम्फोर्टेबल हुन्छ तातो पनि गरमको लागि पनि ठिकै हुने जाडोको लागि पनि ठिकै हुने ररङ्ग पनि नजाने कस्तो राम्रो रहेछ मलाई साथीले माग्दैछ फेरि तल्लो घरको साथीले कि म त दिँदिनँ कस्तो राम्रो बरु उसलाई पनि तिमीलाई पनि त्यही स्टोरमा लगिदिन्छु भनिरहेको छु र कस्तो राम्रो रहेछ हो त्यहाँनिर त लुगा राम्रो राम्रो पाउँदो रहेछ त्यस्तो भुवा पनि नउठने सस्तो सुन न अब पाँच सय रुपियाँमा मात्रै कि मँहगो दामको पनि होइन तर राम्रो क्वालिटीको राम्रो पाउँदो रहेछ हौ तिमीलाई पनि बरु भन म त्यहीँ दोकानमै लगिदिन्छु भनेको छु त्यो बहिनीलाई अनि म त दिइनँ उसलाई भोलि पर्सी तिमी पनि गयौ भने त्यही दोकानमा लगिदिन्छु नि म तिमीलाई ल